ए पासाङ सर बोल्नु भएको ए उयेसको लागि नि होमस्टेहरू हुन्छ नि अन्त हो त्यस्तो खोलौँ भनेर सोचेको थिएँ कि अन्त अब तपाँईको नाम निकै सुनेको अन्त तपाईँकोबाट यसो एड्भाइसहरू के के छ हो त्यस्तो सोध्नु लागि नि म यता कमान साङ्से कमानबाट हजुर हजुर हजुर मै खोलौँ भनेको अब त्यतिकै बे बे बेरोजगार बसेर पनि हुँदैन हो अन्त नि यसो कामसाम त गर्नैपऱ्यो भनेर हाम्रो यतातिर हाम्रोतिर त्यस्तो छैन तर पल्लो गाउँमा चाहिँ छ एउटा कि तर त्यो अब सिजन सिजनमा मात्रै चल्छ खासै चाहिँ चलेको छैन हजुर चल्नु चाहिँ चल्छ यता यता माथि हाम्रो घरको माथि एरिया छ कि मैदान अँ त्यहाँबाट यसो हिमालहरू पनि देख्छ अन्त भ्युहरू पनि मजाको छ हो त्यहाँनिर बनाउँ भनेर यसो सोचेको नि आफ्नै जमिनमा हो त

के के चाहिन्छ हौ यसो भनिदिनु भए राम्रो हुन्थ्यो

पायो

हजुर हजुर

ए हजुर अन्त यसो कालेबुङहरूतिर अब तपाईँले कस्तो मिन्स कतिको चलेको देख्नु भयो हौ यसो होमस्टेहरू हुन्छ नि कुन कुन

हजुर कतिसम्म लाग्छ होला हौ यसो खर्चहरू

ए

हजुर ए हुन्छ हुन्छ एकदमै धन्यवाद है तपाईँलाई